सब्जी बनाउँदा मलाई चाहिँ साह्रै मन पर्ने मेरो रायोको साग हो म रायोको साग बनाउँदा सधैँ झैँ रायोको साग बनाउँदा म सधैँ चाहिँ रायोमा पहिला खुर्सानीको साथ तोरीको दाना पड्काउने गर्छु पड्काए पछि म त्यसमा कम्ती मात्रामा आलु थपेर त्योसँग मजाले चलाएर पकाउने गर्छु पकाए पछि पकाउँदै जाँदा म त्यसलाई चलाउँदै जाँदा म त्यो रायोको सागलाई छोपेर पकाउँछु धेरै टाइम लागे पछि पाक्न वा सिच्न थाले पछि म त्यसलाई त्यसबाट निस्किएको पानी आरामसाथ सुकाउनु चाहन्छु त्यस सुकाए पछि पानी सुकाए पछि सुके पछि नुन हालेर नुन हालेर मजाले चलाउँछु नुन हालिसके पछि पाकेको सागमा काँचो अदुवा हाल्नु मलाई साह्रै मन पर्छ र त्यसको स्वाद अलग्गै आउँछ